अब त्यही हो ग्यास चुल्हा भन्ने चिज अब हामीले जोगाएरै चलाउने चिज हो है कुरा हो अन्त हामीले खानाहरू पकाउँदा राम्रोसँगले के भन्नु राम्रोसँगले चलाउनु पऱ्यो होइन अन्त पहिला सुरु हामीले कनेक्सनहरू हेर्नुपऱ्यो राम्रो राम्रो हेर्नुपऱ्यो ग्यासहरूको कनेक्सनहरू होइन राम्रो छ कि छैन कतै केही नहोस् भनेर हामीले हेर्नुपऱ्यो खानाहरू पकाउँदा अन्त कोही बेला लिकहरू भएको हुन्छ है अन्त त्यो लिकहरू भएकोमा हामीले हेर्नुपर्छ होइन ख्याल राख्नुपर्छ त्यसको पनि ख्याल राख्नुपर्छ अन्त हामीले खाना पकाउँदाखेरि होइन अन्त त्यो ग्यास चुल्हाहरू राख्दाखेरि चाहिँ हामीले अलिकति टाढो टाढो राख्नुपर्छ होइन अन्त अलिक टाढो राख्नुपर्छ छेउछेउमा चाहिँ बेसी राख्नु हुँदैन अन्त त्यो खाना पकाउने त्यो चुल्हामा चाहिँ माथि चुल्हामा चाहिँ त्यो मट्टितेलहरू छर्नु भएन है त्यो चुहाउनु भएन मट्टितेल होइन आगोहरू जताभावी बाल्नु भएन होइन त्यही भएर अन्त ठुल्ठुलो एक्सिडेन्टहरू चाहिँ नहोस् होइन घटनाहरू नघटोस् ठुल्ठुलो अब घटनाहरू नघटोस् यति नै छ अब